हेलो हजुर तपाईँ ताज होटेलबाट बोल्नुभएको ए हजुर म मुस्तुबा हुसेन बोल्दैछु कि हजुर मुस्तुबा हुसेन त्यो मलाई तपाईँको होटलमा एउटा सानो अर्डर थियो तपाईँ के लिन सक्नुहुन्छ ए हजुर हुन्छ त्यो मेरो घरमा भोलि एउटा सानो पार्टी राखेको छु कि अन्त गेस्टहरूको लागि राम्रो राम्रो खालको अलिक स्विट्स अनि अलिक खाने खाने पिउने कुराहरू तपाईँ यसो गर्नुहोस् न तिसवटा पिज्जा अर्डर गरिदिनुहोस् अन्त तिस प्लेट चिकन चिकन मनचुरियन गरिदिनुहोस् अरू चिकन मनचुरियन भएर अरु के के हुन्छ होला तपाईँकोमा हजुर फ्राइड राइस हुन्छ ए हजुर त्यसो भने तिस चालिस प्याकेट फ्राइड राइस पनि गरिदिनुस हो अन्त त्यो कोल्ड ड्रिङ्कस चाहिँ पचास प्याकेट गरिदिनुहोस् ल कोकाकोलाको हजुर हजुर म आजु आउनु भ्याइनँ कि नत्र भने म तपाईँको दोकानमै आएर अर्डर दिने थिएँ हजुर तपाईँ यति चाहिँ गरिदिइ राख्नुहोस् म भोलि आफै आएर लान्छु अन्त सुन्नुहोस् न हजुर तपाईँकोमा पिज्जा कसरी छ हौ चार सय रुपियाँ एउटा लाँदा पनि चार सय रुपियाँ नै दस बिसवटा लाँदा पनि चार सय रुपियाँ नै अलिक मिलाउनुहोस् न ए हुन्छ म साढे तिन सय गरेर दिन्छु नि ज्यादा उयो पनि नगरौँ है हजुर हुन्छ अरू जति बिल हुन्छ तपाईँ बनाइ राख्नुहोस् भोलि म आउँदा तपाईँको दोकानमै पे गरिदिन्छु हुन्छ ए हजुर हुन्छ धन्यवाद हुन्छ